मार्सल आर्ट्सको अभ्यासको लागि चाहिँ सहरको तुलनामा गाउँको खानपिन र हावाको शुद्धताले चाहिँ धेरै राम्रो असर गरेको जस्तो लाग्छ मलाई किनभने यहाँ अब जुन चाहिँ गाउँमा गाउँको इन्भारोमेन्ट चाहिँ जुन चाहिँ हुन्छ त्यहाँको इन्भारोमेन्ट धेरै शुद्ध हुन्छ अब सहरको तुलनामा चाहिँ किनभने अब धेरै रुख पात भयो अब त्यहाँदेखिको अब पल्युसन भयो धेरै कम्ती कम्ती त के अब सहरसँग कम्पेयर गर्दाखेरि त एकदमै लाइक पोइन्ट फाइव पोइन्ट अब टेनहरू जस्तो मात्रै अब डिफर गर्छ अन्त अब मलाई लाग्छ कि जुन चाहिँ प्रकारले ग्रिनेरिज जुन चाहिँ छ हाम्रो गाउँमा भनिन्छ नि है ग्रिनेरी इज अ साइन अफ पोजिटिभिटी होइन अब पोजिटिभनेस पनि ल्याउँछ किनभने जुन चाहिँ मार्सल आर्ट गर्छ मान्छेले त्यो त अब मान्छेले एउटा प्रकारको मनमा शान्ति भयो आफ्नो अब बडीमा तन्दुरुस्ती भयो अन्त दिमागमा जुन चाहिँ अब दिमागलाई पनि त पोजिटिभ राख्नु नै पर्छ त्यही कारणले गर्दाखेरी नै मान्छेले अब मार्सल आर्ट भयो या कुनै पनि अब स्पोर्ट्स भयो हो तिनीहरू खेल्छ होइन अनि गाउँको जुन चाहिँ अब खाना पिनाहरू पनि अब धेरै नै राम्रो हुन्छ अब सहरमा त अब जुन चाहिँ सागपात आउँछ हो त्यसमा धेरै केमिकलहरू मिक्स्ड हुन्छ अब गाउँमा त आफ्नै घरमा मान्छेले रोप्छ अर्ग्यानिक हुन्छ अब त्यहाँको दुध भयो घिउहरू भयो दहीहरू सबै एकदमै शुद्ध हुन्छ अब गाउँमा अब गाउँमा त हामीले आफ्नो आँखाले देख्छ नि त तर अब सहरमा त हामीले के हुन्छ के हुँदैन देख्न सक्दैन अनि अब हामीले त्यसै पनि देखि नै रहेको छौँ कि गाउँको जुन चाहिँ नानीहरू जुन जुन प्रकारको अब उनीहरूकोमा स्ट्रेन्थ हुन्छ त्यसमा एकदमै अड अ राम्रो स्ट्रेन्थ हुन्छ धेरै स्ट्रेन्थ हुन्छ अब सहरको कम्पेरिजनमा सहरको नानीहरूको कम्पेरिजनमा किनभने अब सानै सानैदेखिको त्यहाँनिर त नानीहरूले अब शुद्ध खानाहरू खाएको हुन्छ अब शुद्ध हावा अब हावाहरू फेर्छ त्यहाँनिर श्वासहरू पनि अब राम्रो हावामा फेर्न पाउँछ तर अब पल्युसनले गर्दाखेरि सहरको नानीहरूलाई धेरै नै अब प्रब्लम हुन्छ है अब त्यहाँनिर त अब नानीहरूले कुन चाहिँ प्रकारले अब ठुलो हुन्छ बोर्नभिटाहरू खान्छन् केमिकलै हो यो सब पनि होइन अनि अब पोल्युसनको कुरा गर्दाखेरि चाहिँ पोल्युसनमा त अब गाडीहरूको एउटा भन्नसक्छ अनि पानीहरू भयो इभन अब नोइज पल्युसन पनि धेरै कम्ती हुन्छ